हेलो ए रवि भाइ हो ए म यता दिदी बोलेको हौ होइन कि मलाई यो अब आउने एक तारिक चाहिँ गाडी चाहिएको छ हौ किनभने मेरो नानी आउँदैछ अनि ऊ उसँग साथीहरू पनि आउँदै रहेछ कि दार्जिलिङ घुम्न जाने अरे अन्त यताउता सबै हामी पनि जाँदा चाहिँ सातजना हुन्छौँ होला तर तिम्रो गाडी त अब राम्रो छ इनोभा होइन सातजना त मजाले जानुपर्ने तर त्यही त कति लाग्छ उयो पैसाहरू कति लाग्छ त्यो भन्नु नि मलाई उयो गरेर र अन्त तिमी यहाँ आउनुपर्छ हामीलाई लिन एक तारिक भन्दा पनि नि भ्यायो भने तिमी शनिबारै आउँदा हुन्छ नि आएर बस्नु यहाँ अन्त त्यहाँ भोलिपल्ट जाँदा भयो कति पैसा चाहिँ कति कति जस्तो पर्छ हौ मलाई ठिकै तिमीले उयो गरेर हिसाब गरेर भरेसम्म खबर गर न ल यहाँ सल्लाह गर्नुपर्छ नि त दार्जिलिङ गएर बिहान गएर बेलुका फर्किनुपर्छ ल ल उसो भए म अरू ठाउँ खोज्दिनँ है तिमीलाई भनिराखेको छु मिलाउनु ल